ए रमेश दाजु यहाँ हौ हाम्रो उता दुबईबाट मेरो मामा आउनुहुँदैछ कान्छा मामा कि आज दुई बजी फ्लाइटबाट झर्नुहुन्छ यहाँ आमा र बाबाले कुरा गर्नुहुँदैथियो अन्त मेरो साथीले पनि भन्दैथ्यो रमेश दादा खाली हुनुहुन्छ भन्ने कुरा गर्नु हुँदैथ्यो अन्त तपाईँको तपाईँ खाली हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँको गाडी चाहिँ अब रिजर्भ सिलगढीसम्म लाने बरू तपाईँ रिजर्भ भाडा जति लिनुहुन्छ लिनुहोस् होइन अन्त सिलगढीसम्म चाहिँ यहाँ मामालाई ल्याउनु जानु जाने यहाँ घरमा सल्लाह हुँदै थियो अन्त तपाईँ भ्याउनु हुन्छ कि हुँदैन भनेर कल चै उयो सोध्नु चाहिँ सोधेको अब तपाईँ भ्याउनुहुन्छ भनेदेखि चाहिँ बिहान साँडे चारमा चाहिँ यहाँबाट हिँडौँ होइन तपाईँ भाडा जति लिनुहुन्छ लिनुहोस बिहान यहाँ साँडे चारब्डाट हिँड्यो भने आठ नौ बजीतिर पुगिहाल्छ अलिक छिट्टै गरेर पनि भइहाल्छ होइन अन्त सिलगढीसम्म ल्याउनु जाउँ यता टिस्टाको बाटो भएर जुाउँ न त्यही भन्नुको लागि